गुड मर्निङ म्याम म्याम तपाईँ रेया स्कुलको टिचर होइन आरोहको क्लास फाइभको अहिले आरोह त ठिकै छ अहिले ब्लुबर्डमा मजाले पढ्दै छ हो म्याम त्यो स्कुलको टेक्स्ट बुक चिल्ड्रेन बुकहरू साह्रै साह्रो थियो नि त भाइको त्यस कारण भाइले पढ्नु पनि सकेन हो मिनिङहरू पनि नबुझ्ने मिस फेरि अब त्यति लेख्नु सक्दैन कि भाइले अन्त त्यो मिनिङहरू नबुझेर हो त्यसले खातातिर पनि कही लेखेर आउँदैन त्यस कारण मलाई भन्दै थियो क्या मम्मी पापालाई त भन्नु सकेन मलाई चाहिँ भन्दै थियो कि भाइले मिनिङहरू बुझेर केही लेख्नु सकिन भनेर हो साह्रै साह्रो लाग्यो बुक त्यस कारण म केही लेखेर आउँदिन तर मलाई पुरा गाली गर्छ भनेर भन्दै थियो अलिकति मिनिङहरू बुझ्ने अलिक हार्ड वर्डहरू चाहिँ हट हटाएर सिम्पल वर्डहरू हालिदिनुहोस् न त्यो नानीहरूको टेक्स्ट बुकमा अरू नानीहरूलाई पनि साह्रै साह्रो पर्दै होला नि म्याम त्यही थियो त्यति भन्नु थियो म्याम हुन्छ म्याम हुन्छ गएँ ल